हल्लो

हजुर हो हजुर हो त म तपाईँलाई के सेवा गर्न सक्छु यता तपाईँ आउनु भएन धेरै दामी दामी जग्गा छ यता कालिम्पोङ लाभा साइटहरू हेभी दामी छ नि होटलहरू पनि पाउनुहुन्छ रेस्टुरेन्टहरू होमस्टेहरू तपाईँ कहाँनिर बस्न चाहनुहुन्छ अँ यतातिर कल्चर पनि दामी छ यस्तै हाम्रोतिर धेरै ओकेजनहरू भइबस्छ जस्तै अब हुन्छ नि तामाङ यतातिर तामाङ सेलोहरू पुरा हुन्छ अस्ति भर्खरै राईहरूको के भन्छ त्यसलाई राईहरूको एउटा पूजा भइकिन सकेको अँ अहिले अहिले यता वेदर चाहिँ अलिक बिग्रिरहेको छ कि यो बट यस्तै ट्राभेलिङ गर्नेहरूलाई चाहिँ दामी छ अहिले अलिक घामहरू चाहिँ लागेको छैन बट अब यस्तै ट्राभेलिङको लागि चाहिँ दामी हुन्छ हजुर यतातिर डेलो साइन्स सेन्टरहरू पुरा छ अनि यता डेलोतिर चाहिँ तपाईँले प्याराग्लाइडिङ पनि गर्न सक्नुहुन्छ हजुर तपाईँले के भन्छ हौ होमस्टे बुक गर्नुहुन्छ भने गर्न सक्नुहुन्छ यतातिर होमस्टेहरूमा साह्रो भक्कु फेसिलिटिजहरू छ तपाईँहरूलाई एकजनाको यस्तै टु थाउज्यान्ड ट्वेन्टी फाइभ थाउज्यान्ड एकजनाको अब त्यस्तो लाग्छ अनि होइन अब यतातिर होइन अब यस्तो हो नि त घुम्नको लागि अब होमस्टे अब होमस्टेबाट नै तपाईँहरूलाई गाडी पनि प्रिफर गरिदिन्छ घुम्नको लागि गर्न जान्छु त ए

सुन्नु हुँदैछ अँ यस्तै अब तपाईँले महँगो भन्नुभयो होइन त्यति साह्रो पनि होइन अब तपाईँलाई यही होमस्टेबाट नै तपाईँहरूलाई अब गाडी पनि प्रिफर गरिदिन्छ तपाईँहरू कता कता घुम्न जानुहुने भनेर अनि यतातिर अब घुम्ने जग्गाहरू निकै छ अब यता डेलो जान सक्नुहुन्छ साइन्स सेन्टर लाभा अनि यस्तै ऊ योहरू उता तम्बू डाँडा हो त्यस्तोहरू छ अनि तपाईँ त्यतातिर नि जान सक्नुहुन्छ तपाईँलाई यदि यो होमस्टेको दाम यति यति नै महँगो लाग्यो भने चाहिँ तपाईँलाई अलिक सस्तो दामको होमस्टे पनि प्रिफर गर्न सकिन्छ गुम्बाहरू छ पुरा छ नि यतातिर तपाईँले छ नि हजुर अब तपाईँलाई कस्तो भन्ने अब तपाईँलाई इफ एयर कन्डिस्नर एयर कन्डिसन्ड ज गाडी चाहिन्छ भने हो त्यस्तो पनि प्रिफर गर्न सकिन्छ बट अलिक कोस्टली हुन्छ अलिक पैसा धेरै लाग्छ तपाईँ यता चाहिँ कहिले आउनुहुँदैछ ए तपाईंहरू यस्तै कति दिनको लागि आउनुहुन्छ अँ कतिजना जस्तो आउनुहुन्छ त्यस्तो भने चाहिँ तपाईँले इफ म तपाईँलाई तपाईँ कुन चाहिँ होमस्टेमा बस्नुहुन्छ अब तपाईँलाई म यस्तो ऊ योहरू पठाइदिन्छु लोकेसनहरू पठाइदिन्छु होमस्टेहरू कता कता छ भनेर तपाईँहरू चुज गरेर मलाई भन्नुहोस् अनि म पनि हलका अब मिलाइदिनुपर्छ अनि तपाईँलाई ट्राभेलिङ अब यता आएपछि तपाईँहरू कता कता जान चाहनुहुन्छ त्यो पनि भन् भन् भनिदिनुहोस् हजुर ए हुन्छ त्यो कफेर कफेर त जानुहुन्छ बट त्यहाँनिर अहिले अलिक जाडो जाडो छ अलिक तपाईँहरूले अलिक तातो तातो लुगाहरू पनि लिएर आउनुहोस् ल त्यहाँनिर अहिले अलिक जाडो नै छ अहिले घाम लागेको पनि छैन वेदर अलिक ठिक छैन सो अलिक तातो तातो लुगाहरू लिएर आउनुहोस् अनि तपाईँहरूलाई यतातिर अब तपाईँहरूलाई खानाहरू चाहिँ कस्तो मन पर्छ कस्तो खालको खानाहरू मन पर्छ तापाईँहरूलाई चाहिँ खानु अब तपाईँहरूलाई होइन यस्तै वेस्टर्नहरू मन पर्छ कि यस्तै नेपाली खानाहरू मन पर्छ भनेको नि अब ए अँ हुन्छ अब सबैको सबैले त्यही मन पराउँछ भने चाहिँ अब सब कुकहरूलाई पनि भनिदिई राखिदिनु पर्यो होइन अनि त अहिले तपाईँहरूलाई के हजुर तपाईँ तपाईँहरूलाई अरू के फ्यासिलिटी चाहिन्छ भनिदिनुहोस् हामी के प्रिफर गर्न सक्छ तपाईँलाई भनिदिन्छ नि

ए अनि त के भन्छ तपाईँहरूको त्यतातिर तपाईँहरूलाई अब कस्तो क्लाइमेटमा बस्ने बानी छ त्यो पनि भनिदिनुहोस् होइन अब इफ तपाईँहरूलाई यदि अब तपाईँहरूलाई जाडो लाग्छ होला यतातिर हो अनि कस्तो क्लाइमेट मन पर्छ भनिदिनुहोस् न हजुर ए हुन्छ हुन्छ त्यसोभए तपाईँहरू अब आउनुहोस् न ल म तपाईँहरूको त्यो ऊ योहरू गरिदिन्छु नि वेलकम